पश्चिम बङ्गाल गभर्मेन्टले अहिले हालैमा द्वारे सरकार योजना प्रोग्राम अहिले गाउँ गाउँमा गएर गरिरहेको छ त्यो द्वारेमा चाहिँ अब गाउँको मान्छेलाई धेरै सुविस्ता पञ्चायतको मान्छेहरूले गराउँछ द्वारे सरकार चाहिँ पञ्चायतको अब मेम्बर भयो प्रधान भयो पञ्चायतको अन्य अब अन्य अन्य मेम्बरले नै लगाउँछ यो क्याम्प यो क्याम्प चाहिँ एक दिनको मात्रै हुन्छ तर एक दिन भित्रमा चाहिँ गएर गरिसक्नु पर्ने उनीहरूले डेट दिन्छ अँ त्यसमा चाहिँ हाम्रो डकुमेन्टहरू भयो यो कन्याश्री अन्त यो ओल्ड एज पेन्सन सबै नै भेट्छ लक्ष्मी भण्डारहरू भयो अन्त त्यसमा हामीले गएर इन्कम सर्टिफिकेट अनि रेजिस्ट्रेसन ए रेसिडेन्टल सर्टिफिकेट हो त्योहरू पनि हामी वहाँ गएर बनाउनु सक्छौँ अन्त ब्याङ्कको पासबुक भयो कास्ट सर्टिफिकेट भयो त्यसरी नै अब बिजुलीको बिल भयो सबै कुरा नै अब सक्छौँ गएर गर्नु अन्त धेरै नै सुविस्ता भइरहेको छ अहिले यो योजना आएकोमा गाउँ गाउँमा यस्तो प्रोगाम गरिदिएकोमा यो क्याम्प लगाइदिएकोमा अन्त यसमा चाहिँ अब डकुमेन्टहरू छ अब छैन या बाद हरायो त्योहरू सबै पनि बनिन्छ अन्त यो यसमा बनाएको डकुमेन्टहरू चाहिँ तल पञ्चायत अफिसमै आउँछ पञ्चायत अफिसमा आउँछ अन्त एक महिना वान मन्थभित्र वान मन्थ चाहिँ लाग्छ यसको डकुमेन्टहरू आउनु चाहिँ अन्त सही नै अब द्वारे गाउँ गाउँमा लगाइदिएकोमा चाहिँ अब हामीलाई धेरै धेरै धेरै भन्दा पनि धेरै अब सुविस्ता चाहिँ भइरहेको छ